औ सृजना सुन न मैले अस्ति क्या कालिम्पोङ बजारदेखि एउटा स्वेटर किनेको थिएँ कि कस्तो राम्रो कलर पनि कस्तो राम्रो हेर न किनेकोदेखि म त लगाएको लगाएकै छु कि एकदमै स्वेटरमध्ये पनि मलाई एकदमै मनपर्ने स्वेटर हेर न कस्तो राम्रो एउटा धागो पनि तानिँदैन रहेछ दुई तिनपल्ट त धोइनै सकेँ तर पनि एउटा भुवाहरू पनि उठेको छैन एउटा तन्केको पनि छैन कस्तो राम्रो कलर पनि राम्रो लु स्वेटर पनि राम्रो हेर जाडोमा लगाउनु पनि मिल्ने गरममा लगाउनु पनि मिल्ने जाडोमा लगाउँदा नि तातो हेर न गरममा लगाउँदा पनि एकदमै शीतल कस्तो राम्रो औ तिमीले पनि स्वेटर किन्यौ भने मलाई भन ल म त्यो दोकान देखाइदिन्छु नि तिमीलाई कस्तो राम्रो रहेछ हेर न कति राम्रो स्वेटर यो त मलाई त नि एकदमै मनपऱ्यो प्रायः सबैले स्वेटर हेरेर सोध्छ हौ कहाँ किनेको भनेर कि मैले त्यही दोकान सबैलाई देखाइदिएको छु कस्तो राम्रो पो छ त